हेलो हजुर भन्नुहोस् न हजुर ए हजुर हजुर हजुर ए मलाई हजुर कामको लागि है हजुर हजुर हजुर तर त्यस्तो चाहिँ उयो भन्नु भएन बाजे मात्रै भन्नु भयो कि अन्त बाजे नि कति उमेरको हो उमेर कति हो बाजेको एज सुन्नुहुँदैछ ए बिमारहरू चाहिँ के छ होला है हजुर हजुर बिमार चाहिँ बिमार के छ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर अन्त हजुर ए हजुर ए हजुर हजुर स्यालेरी चाहिँ कति दिनुहुन्छ होला है ए त्यो चाहिँ मलाई अलिकति कम्ती लाग्यो कि हजुर ती घरदेखि अलिकति टाइम पनि बेसी लाग्यो अन्त फेरि घरदेखि आउनु अलिक टाडो पऱ्यो अन्त मैले फेरि यस्तो अलिक बिमारीहरू अलिक स्याहारेको छुइनँ ट्वेन्टीहरू हजुर ए हजुर हजुर म चाहिँ अलिकति ए अँ हजुर हजुर ए हुन्छ हुन्छ ल ल ल होइन हुन्छ